जस्तै हाम्रो यो राज्यमा है या राज्यको शिक्षा प्रणालीमा नेपाली भाषाले कस्तो भूमिका खेलेका छन् भन्दाखेरि चाहिँ र नेपाली भाषा नेपाली जातिका लागि आफ्नो मातृभाषा हुन् आमाको भाषा है र त्यसरी नै हामीले सानैदेखि आफ्नो भाषा सिकेर जान्छौँ र हाम्रो जातीयता वेशभूषा जातीयता परम्परा हामीले नेपाली भाषा द्वारा नै गर्नेछौँ अनि हाम्रो भाषाले मान्यता पनि पाएका छन् अनि कतिपय कविहरूले यस भाषालाई सरल रूपमा कविताहरू लेख्ने गरेका छन् उदाहरणका निम्ति लक्ष्मीप्रसाद देवकोटा हरिभक्त कटुवाल विश्वेश्वरप्रसाद कोइराला यस्ता धेरै किसिमका कविहरू हुन् जस्तै आदिकवि भानुभक्त उहाँले हामीलाई नेपाली भाषालाई कसरी बोल्नपर्ने अनि कसरी यसको प्रयोग गर्नुपर्ने र उहाँले हामीलाई सिकाएर जानुभयो र उहाँलाई आदिकवि पनि भनिन्छन् र उहाँले संस्कृत भाषालाई अनुवाद गरेर हामीलाई नेपाली भाषामा त्यो रामायणको कतिवटा कथा पाठहरू सिकाउनुभयो र हाम्रो यो नेपाली भाषा हाम्रो नेपाली जातिका लागि एउटा मुटु पनि हुन् र हामीले यो भाषालाई कहिले पनि बिर्सनु हुँदैनन् अनि नानीहरूप्रति या यो शिक्षा जगत्मा हामीले यो भाषालाई फैलाएर लाने काम गर्छौँ किनभन्दा नेपाली भाषा हाम्रो मातृभाषा हामीले सँधैभरि माया गर्नुपर्छ र मेरो तर्फबाट के छ भन्दाखेरि हामीले आफ्नो भाषालाई मान्यता दियौँ भने हामीले आफ्नो भाषा राम्रोसँगले बोल्यौँ अरू जातिकाहरूलाई पनि राम्रोसँगले आफ्नै भाषा बोलेर उनीहरूलाई सुनायौँ भने उनीहरूलाई एउटा जिज्ञासा रहन्छ यो भाषा के होला कस्तो होला भनेर र नै हाम्रो सायद यो भाषा संसारमा फैलिन्छ जस्तो लाग्छ र नेपाली भाषाले हामीलाई थुप्रै किसिमका शिक्षाहरू दिएका छन् जस्तै हामीले सानादेखि कसरी बोल्नपर्ने भन्ने स्वर वर्ण अनि व्यञ्जन वर्णबाट सिकिन्छ नै र त्यो सानो नानी ले स्वर वर्ण व्यञ्जन वर्ण पढेर पछि एकदमै पूर्णतयले एकदमै राम्रोसँगले शुद्दसँगले उनीहरू बोल्न सक्छन् र उनीहरले बिस्तारै बिस्तारै भाषा बोल्दै बोल्दै बोल्दै बोल्दै उनीहरूले एकदिन एउटा महान् व्यक्ति पनि बन्न सक्छ या बन्न पुगेका छन् र हाम्रो नेपाली जगत्मा धेरै किसिमका लेखक कविहरू पनि जन्मेका छन् र नेपाली भाषाले हामीलाई धेरै धेरै धेरै धेरै ज्ञान दिएका छन् र जस्तै कतिवटा कथाहरू जस्तै उदाहरणका निम्ति मुनामदन खण्डकाव्य र गरिब कविता यी गरिब कवितामा गरिबका परिश्रमहरूलाई लिएर आफ्नो मनको भावनाहरू प्रकट गर्नुभएका छन् लक्ष्मीप्रसाद देवकोटाज्युले र हाम्रो नेपाली जगत्का जति पनि ध्रुबताराहरू जो कवि लेखकहरू हुनुहुन्थ्यो उहाँहरूले हामीलाई यही शिक्षा दिएर जानुभयो ताकि हाम्रो भाषा चाहिँ के थिएछ त हाम्रो भाषा के रहेछ अनि हामीले यो भाषालाई कसरी जोगाड गरेर लानुपर्छ उहाँले कविता कथामा लेखेर जानुभयो हामीले यसलाई मान्यता दिनुपर्छ हामीले यसलाई एकदमै राम्रोसँगले जोगाड गरेर राख्नपर्छ र अरूको भाषाभन्दा पनि हामीले आफ्नै भाषालाई मान्यता दिएर आफ्नै भाषा बोल्ने गर्नुपर्छ र नेपाली भाषा साह्रै हाम्रो निम्ति आफ्नो आमा जस्तै हुन् र यसरी नै हाम्रो नेपाली भाषाले यो शिक्षा प्रणालीलाई उत्कृष्ट रूपमा शिक्षा दिएर गएका छन्